मैले जब मेरो घरमा पाहुनाहरू आउँछ है उहाँहरूलाई चाहिँ म एकदमै संस्कारले नै संस्कारसँगले उहाँहरूलाई म राख्छु है अतिथि देवो भवः भन्छ जो मेरो घरमा पाहुनाहरू आउँछ उहाँहरूलाई चाहिँ म आफूले जे चाह्यो त्यो चाहिँ म पकाएर बनाएर दिन मन लाग्छ उहाँहरूलाई हो अनि उहाँहरूले पाहुनाहरूलाई चाहिँ केही दुःख नहोस् भनेर म सबै कुरै कुरा नै म बन्दोबस्त गरेर राखिदिन्छु जस्तै भयो साबुन टावेल यो पेस्टहरू भयो है चप्पलहरूदेखिको लिएर हरेक कुरा म सबै पाहुनाको कोठामा लगेर राखिदिने गर्छु बेलुका सुत्ने बेलामा पानीहरू भयो ग्लासहरू सबै ब्ला ओछ्याउने ओढ्नेहरू सबै म मिलाएर राखिदिने गर्छु अनि पाहुनाहरू मानिसहरूको लागि चाहिँ मलाई एकदमै पकाएर मनपर मनपर्ने कुराहरू पकाएर दिन पनि मलाई पुरा नै मन लाग्छ है जस्तो भयो त्यो स सब्जीहरू भयो मासुहरू भयो अब मलाई एकदमै धेरै प्रकारको सब्जी अचारहरू बनाएर दिन मन लाग्छ है मलाई एकदमै बदाम बदाम तिलहरू हालेर काँक्राहरूको अचारहरू बनाएर दिन मन लाग्छ मटर आलुहरूको अचार बनाएर दिनु मन लाग्छ मासुहरू बनाएर दिनु मन लाग्छ अनि उहाँहरूलाई पाहुनाहरूलाई चाहिँ एकदम निरास त्यो घरमा चाहिँ यसरी मेरो मलाई यसरी हेरचार गर्यो भने नराम्रो चाहिँ नभओस् भनेर आएको दिनदेखिको जाने दिनसम्म नै उहाँको पछि पछि पछि नै लागेर म उहाँहरूलाई सेवा गर्छु अनि भनिन्छ कि प पहिला पहिला देखेको नै पछिसम्म पनि हुन्छ अब भन्छ है त्यसैले गर्दा म चाहिँ उहाँलाई धेरै नै सुविस्ता नै होस् भनेर केही कुरामा पनि अपुग नहोस् भनेर म त्यसरी नै उहाँहरूलाई व्यवहार सबै कुरा बन्दोबस्तसँग राखिदिन्छु अनि उहाँहरूलाई जे मन पराउनुहुन्छ राति होस् या नौ बजी होस् या साढे आठ नौ बजी होस् चियाहरू खान्छु भने पनि उहाँहरूलाई म बनाएर दिने गर्छु अनि मलाई चाहिँ एकदम पकाएर खुवाउनु चाहिँ मलाई एकदम मन लाग्छ है आलु मलाई एकदम मनपर्ने कुरा मलाई काँक्राको अचारहरू बनाएर राखिदिनु मन लाग्छ टेबलमा भेराइटी सब्जीहरू माछामासुहरू बनाएर चाहिँ मलाई राखिदिनु मन लाग्छ